विशेष गरी कालिम्पोङ जिल्लामा प्राकृतिक स्रोत भन्नाले नम्बर वान त हाम्रो वन हो जङ्गल हो र अर्को खोलानाला यहाँ धेरै मात्रामा वनजङ्गल छ र धेरै मात्रामा खोलानाला पनि छ र हाम्रो मुख्य प्राकृतिक स्रोत नै खोलानाला र वनजङ्गल हो

विशेष गरी प्रदूषण भन्ने कुरो के छ भने गाडीघोडा धेरै मात्रामै कुद्छ त्यसले गर्दा केही प्रदूषण त ल्याउँछ नै र प्लास्टिकको जुन प्रयोग छ र त्यो प्लास्टिकहरू जताततै फालिदिएकोले गर्दा त्यो प्लास्टिकले पनि प्रदूषण गराउँछ र विशेष गरी हाम्रो गाउँ नगरपालिकामा नपरेर हाम्रो एउटा गाउँले गाउँ एउटा नगरपालिकाभित्र पर्दैन पञ्चायत पञ्चायतीकरणभित्र पर्छ र त्यसले गर्दा हामी गाउँले आफैले मिलेर बेलाबखतमा गाउँ सफा गर्ने कामहरू गर्छौँ र गाउँका गाउँलेवर्गलाई सफाइ सम्बन्धी केही चेतना जगाउने काम पनि गर्छौँ

त्यसरी नै वरपर गाउँहरूमा पनि सरसफाइ आफ्नो आफ्नो प्रकारले नै गरिरहेको म देख्छु नगरपालिकाले भने नगरपालिकाको आफ्नो ठाउँमा उहाँहरूले पनि गरिरहेकै छ तरै पनि कतिपय व्यक्तिहरू यस्तो छन् जस जस जो व्यक्तिहरूमा चाहिँ सरसफाइ सम्बन्धी त्यति चेतना नभएकोले गर्दा उहाँहरूले कतिपय प्रयोग भइसकेको जुन प्लास्टिक कभरहरू या त्यस्तो चिजहरू चाहिँ बाहिरतिर फालिदिने भएकोले गर्दा त्यो एउटा समस्या मलाई लाग्छ र यदि सबैजना कन्सियस भएर त्यो प्रयोग गरेको चिजहरूलाई सही ठाउँमा फालिदिएको भए त्यस्तो प्रदूषण हुने थिएन बिस्तारै बिस्तारै हाम्रा कालिम्पोङको मान्छेहरू पनि यो विषयमा सचेत हुन्छ भन्ने मलाई आशा छ र पहिलाभन्दा अहिले धेरै नै सचेत चाहिँ भएको छ र धेरै गाउँ सानसानो गाउँदेखि लिएर कालिम्पोङ बजार पनि धेरै नै सफा छ र आउँदो दिनहरूमा त्योभन्दा अझ धेरै राम्रो हुन्छ भन्ने मलाई आशा लागेको छ